हेलो हजुर भन्नुहोस् न ए नानीको लागि हजुर तपाईँ ए छोरी नानीको लागि हो हजुर कति वर्षको हो नानी चाहिँ दस एघार वर्षको छोरी नानीको लागि है तपाईँले कस्तो खालके लुगा लिन चाहनुहुन्छ अहिले त मार्केटमा त ट्रेन्डिङ भनेको तपाईँको यस्तो फर्मल प्यान्टहरू हुन्छ टिसर्ट हुन्छ माथिबाट अनि सर्टहरू पनि छ अनि अहिलेको फर्मल छोरी नानीको लागि हो भने त स्कर्ट स्कर्ट माथिबाट टिसर्ट त्यस्तोहरू छ अनि यस्तो मोम जिन्सहरू छ टिसर्ट छ माथिबाट अनि सर्टहरू जामाहरू जामाहरू हो हजुर हजुर जामाहरू अहिले चाहिँ लगाउँछ गरमले गर्दा त्यस्तो जामाहरू छोरी नानीको लागि तपाईँको त्यस्तो जामाहरू तेह्र सौहरू पर्छ कहाँ होइन नि हामी त्यस्तो ऊ त्योहरू राख्दैन त्यस्तो कलर जाने एकपल्ट चाहिँ धुँदै कलर जाने त्यस्तो क्याक्रक्कै हुने त्यस्तो लुगा हामी राख्दैनौ हामी ब्रान्डकै आउँछ नि त लुगाहरू राख्यो राखेपछि राम्रै लुगाहरू राख्छ

हजुर होइन होइन म तपाईँको त त्यो फोटोहरू हेर्नुहोस् म पठाइदिन्छु हो म मिलाइदिन्छु नि तपाईँलाई कुन चाहिँ मनपर्यो एकपल्ट फाइनल गर्नुहोस् हो म दाम त भइहाल्छ नि एकपल्ट नानीले मन पराओस् तपाईँ मन पराउनुहुन्छ हो त्यहाँदेखिको त म दाम चाहिँ मिलाइदिई हाल्छु नि भइहाल्छ नि दाम त हजुर हजुर हामी म तपाईँलाई एक हजारसम्म त दिन सकिहाल्छु नि हजुर नानीले मन पराओस् हो तपाईँ मन पराउनुहुन्छ म दिइहाल्छु एक हजारसम्म त म मजाले दिनसक्छु तपाईँलाई किनकि तपाईँ अब हाम्रो डेली कस्टमर हो हो हजुर हुन्छ तपाईँ दोकानमा आउनुहोस् न अहिले मेरो अलिकति कस्टमरहरू छ कि अलिक बिजी छु तपाईँ दोकानमा आएर आराम से हेर्नुहोस् न छानेर लाँदा भइहाल्यो नि हुन्छ थ्याङ्क्यु